हाम्रो यहाँ दार्जिलिङ जिल्लामा सरकारले यो उयो गरेकोले गर्दाखेरि धेरै राम्रो भएको छ हाम्रो बज्यूबाजेहरूलाई किनभने बुढो भत्ताहरू पाउनु थालेको छ महिना महिनामा सबैको पैसाहरू पस्छ त्यही कारणले गर्दाखेरि चाहिँ सबैलाई सुबिस्ताहरू हुन्छ अन्त पढ्ने नानी हामी अब हामी जस्तो दिदी बहिनीहरूलाई कन्याश्री पस्छ अन्त एसटीको एसटीको एक हजार अन्त ओबिसीको पान सौ रुपियाँ त्यही कारणले गर्दा चाहिँ सबैलाई सजिलो हुन्छ सबै कुरा गर्नुहरू अन्त त्यही कारणले गर्दाखेरि चाहिँ पढ्नुहरू सजिलो सबै एडुकेसन राम्रो छ भनौँ न अहिले यसले गर्दाखेरि अलिकति भए पनि सहायता गरेको छ सबैलाई त्यही कारणले गर्दाखेरि चाहिँ यो चाहिँ सरकारले धेरै राम्रो काम गर्नु भएको छ यस्तो उयो लिएर निर्णय लिएर